गुड इभिनिङ मिस हजुर हजुर हजुर हजुर हजुर इङ्लिस म्याथहरू छ हजुर हजुर हजुर होइन मिस कपिहरू त सबै चेक गर्छु अनि होमवर्कहरू पनि तपाईँहरूले चेक गरिदिनु भएको हुँदैन रहेछ कोही बेला बेला चाहिँ अनि ट्युसन पनि जान्छ उ राम्रो छ पढ्नुमा त त्यस्तो साह्रो नराम्रो त छैन हजुर

हजुर हुन्छ गरेको छ गर्दैछु हुन्छ मिस अनि स्कुलमा चाहिँ के कस्तो छ त नानीको हजुर हजुर हुन्छ हुन्छ मिस म गाइड गर्छु नि अलिक राम्रो घरमा पनि अनि होमवर्कहरू पनि म राम्रोसँगले चेक गरेर उसलाई होमवर्कहरू गराउँछु हजुर हजुर हजुर हजुर बिहान छ बजीदेखिको साढे सात आठ बजीसम्म त पढ्छ ऊ रिभिजनहरू गराउँछ हजुर बेलुका त ऊ स्कुलबाट आएर खाजाहरू खाएर ट्युसन गइहाल्छ चार बजीदेखिको ट्युसन जान्छ अनि आठ साढे आठमा आउँछ अनि नानीलाई बेसी प्रेसर पर्छ भनेर म राती चाहिँ सुताइहाल्छु अनि बिहान साढे पाँचतिर उठाएर अनि मुख सुख धोइधाइ गरेर पूजाहरू गर्नु लगाएर चाहिँ अनि छ बजीदेखि चाहिँ म उसलाई पढ्नु राख्छु म पनि साथमै बस्छु सात बजीसम्म त अनि सात बजीदेखि चाहिँ म खानाहरू बनाउनु थाल्छु अनि ऊ ऊ चाहिँ पढिरहेकै हुन्छ पढ्छ मिस घरमा पढ्नु त राम्रोसँगले नै अलिकति चाहिँ खोइ के भएर साइन्समा चाहिँ अलिकति बिगारेछ योपालि म त केयर गर्छु नि हजुर हजुर हुन्छ मिस हुन्छ हजुर हजुर

हजुर हुन्छ मिस हजुर हजुर हजुर हुन्छ मिस गर्छु नि नानीलाई हुन्छ हुन्छ थ्याङ्क यू मिस हुन्छ वेलकम मिस हुन्छ बाई मिस